विशेष यहाँ इलेक्सनको टाइममा चाहिँ एकाअर्का पार्टीहरूसँग झगडा हुन्छ र भोट लगाउनुको लागि पनि हामीहरू धेरै टाढो टाढो जानुपर्छ यो पार्टीले लगा त्यो पार्टीले लगा भन्ने धेरै देखेको छु मैले एउटा पार्टी आउँछ घरमा मेरोमा लगाइदिनु होस् ल भोट भन्नुहुन्छ अर्को पार्टीको मान्छे आउँछ मेरोमा लगादिनु ल भोट भन्नुहुन्छ हामी त जनताहरू हो हामीलाई जुन राम्रो लाग्छ त्यही पार्टीमै लगाउँछौँ र भोट लगाउनुको लागि जब हामी जान्छौँ टाढो टाढो जानुपर्छ बुढाबुढीहरू मान्छेहरू पनि जानुपर्छ हाम्रो घर घरगाउँमा त अब बस्ती एरियामा कतिवटा धेरै कामहरू भइरहेको हुन्छ आफ्नो दसवटा काम छोडेर पनि हामी भोट लगाउनु जानुपर्छ र भोट लगाउनुको लागि जाँदाखेरि पनि धेरै लाइनमा उभिएर बस्नुपर्छ दिनभरि दिनभरि लाइनमा उभिएर बस्नुपर्छ र मलाई चाहिँ यस्तो चाहिँ अलिक असुविस्ता लाग्छ बुढाबुढीहरूको लागि र हामी गाउँघरको हामी कृषकहरूको लागि खेतीपाती गर्ने मान्छेहरूको लागि चाहिँ धेरै असुविधा भएको जस्तो लाग्छ मलाई